हेलो अङ्कल मासु चाहिएको थियो अहिले क कति कसरी रेट छ होइन चाहिनु चाहिँ अब मलाई धेरै नै चाहिएको हो लगभग दस किलो जस्तो अनि जे भए पनि पहिला चाहिँ अब रेट थाहा हुनुपर्यो नि त ए अनि क्वालिटीहरू कस्तो छ मासुको टेस्टीहरू त छ होला नि

अनि तपाईँले चाहिँ चिकनहरू चाहिँ कहाँबाट ल्याउनुहुन्छ मलाई पनि पाल्नु मनलागेको थियो हजुर हजुर हजुर कम्पनीसँग कन्टेक गर्नुपर्यो पहिला होइन

अनि मैले तपाईँकैबाट लिँदा चाहिँ अलि सस्तै पर्छ होला नि त कम्पनीबाट नकिनेर हजुर हजुर तर पनि अब अलिकति भए पनि हजुर हजुर

यो यो सिजनहरू त अब बिमारीहरू त त्यस्तो खासै लागेको छैन होला नि त हजुर हजुर हजुर हजुर ए हजुर हजुर हजुर ए हुन्छ हुन्छ हजुर हजुर अँ म पनि कम्पनी त तपाईँसँग अब पार्टनरसिप गरौँ भनेर सोचिरहेको छु किन अब अहिले अब धेरै प्रोफिट चलिरहेको छ यसमा त्यही भएर हजुर हजुर

हजुर ल हुन्छ नि त्यसो भए भरे आएर भेट्छु नि त तपाईँलाई अनि चिकन पनि लिएर जान्छु हजुर

ल ल ल हुन्छ हुन्छ किन्छु नि म पनि ल ल हुन्छ अङ्कल त्यसो भए